मेरो रुचिको विषय भनेको नै यही फुलबारी स्याहार्नु फुलहरू फुलाउनु घर ढकमक्क पार्नु हो त्यसैले म मेरो घरलाई सजाउनका निम्ति मेरो घर सुन्दर देखाउनुको निम्ति धेरे भन्दा धेरै समय म यसै काममा बिताउने गर्छु र अरूलाई पनि कसैको पनि घरमा जाँदाखेरि मेरो सबैभन्दा पहिला नै यही विषयमा रुचि जान्छ र कसैलाई पनि म उनीहरूको फुलबारी कसरी स्याहार्ने कसरी मलजल गर्ने र कस् कस्ता कस्ता फुलहरू रोप्ने भन्ने बारेमा म सल्लाह सुझाउ दिन्छु र यसमा चाहिँ म के भन्छु भन्दाखेरि मानिसहरूले समय समयमा फुल्ने सिजन सिजनमा फुल्ने फुलहरू मखमली सयपत्री गोदावरी जस्ता फुलहरू लगाएको राम्रो जसले गर्दा घर पनि राम्रो उज्यालो देखिरहने भमरा मौरीहरू आइरहने गर्छ र तर जो प्लान्टहरू जो नफुल्ने तर बसिरहने जस्ता प्लान्टहरूले चाहिँ हरियाली मात्रै देख्छ तर फुलहरू चाहिँ फुल्दैन त्यस्तो भन्दाखेरि चाहिँ मलाई फुल फुल्ने प्लान्टहरू नै मनपर्छ र मानिसहरूलाई पनि म छिमेकीहरूलाई साथीहरूलाई पनि म यसैको सल्लाह दिन्छु